मैले सङ्कलन गरेको सिक्काहरूमा चार आना आठआनी है पाँच पैसा दस पैसा बिस कन्ची इत्यादि हुन् या सिक्का सिक्काहरू है मेरा लागि अति नै मुल्यवान छ किनभने म सानोमा है त्यही सिक्काहरू चलाउँथ्येँ मिठाईहरू किन्थ्येँ खान्थ्येँ है आमाले दिनुहुन्थ्यो